हेलो मैले अघि तपाईँहरूको दोकाबाट चाहिँ मार्तोल किनेको थिएँ त्यो मार्तोल चाहिँ एकदमै राम्रो लाग्यो है अनि त्यो मार्तोल चाहिँ एकदमै राम्रो बलियो पनि रहेछ होइन अनि म चाहिँ अझै त्यो मार्तोल किनौँ भनेर सोच्दै थिएँ तपाईँहरूको दोकानमा अझै छ भने चाहिँ अलिक दुई तिनवटा राखिदिनुहोस् ल म अहिले लिनु आउँछु कि त म अरू मान्छेहरूलाई पठाउँछु तपाईँको त्यो मार्तोल चाहिँ राखिदिहोस् ल